अब है अहिलेको अब नानीहरूले चाहिँ अब नेपाली भाषा चाहिँ अब त्यत्ति अब बोल्नु सक अब सक्दैन बोल्नु मतलब पढ्नु सक्दैन बोल्नु त अब घरमा हामी सबै बोलिहाल्छौँ त्यसै कारण बोल्नु चाहिँ अब उयो गर्छ तर अब पढ्नु अब कुनै एउटा सेन्टेन्स पढ्नु दियो भने पनि उनीहरूले भन्नु सक्दैन अब अहिले किनभने इङ्गलिस स्कुलहरूले गर्दाखेरि चाहिं नानीहरूले नेपालीमा चाहिँ एकदमै पछाडिएको छ है अनि अब ने नेपाली वेशभूषा भन्दा अब अहिलेको नानीहरूले नेपाली वेशभूषा दौरा सुरुवाल चौबन्दी चोलो फरिया चाहिँ अब उनीहरूले चिनेको छैन अब उनीहरूलाई थाहा छैन त्यत्ति अब उयेसको विषयमा है अन्त त्यही अब नेपाली वेशभूषा चाहिँ अब चिनाउनु अँ अ लगाउनुको लागि